हेलो ए हजुर के त गिफ्ट सेन्टर पर्यो ए हजुर होइन तपाईँलाई एउटा सानो उयो गरौँ भनेर पनि मेरो साथीको चाहिँ ब ब बर्थ डे बर्थ डे सेलिब्रेसन गर्दै थियो नि त कि अन्त त्यसले गर्दाखेरि चाहिँ बर्थ डे गिफ्ट दिनको लागि चाहिँ एउटा सानो सामान दिऊँ भनेर के आइटमहरू हुन सक्छ तपाईँको दोकानमा हजुर हजुर नाति होइन साथी ए अच्छा होइन के के आइटमहरू चाहिँ पाइन्छ

हजुर ए हजुर यो तपाईँकोमा यो यस्तो यो खा यो डाय डायरीहरू चाहिँ पाउँछ कि पाउँदैन ए हजुर हजुर हजुर राम्रो क्वालिटी भएको प्रिन्टहरू भएको हजुर हजुर ए

ए हुन्छ हुन्छ तपाईँलाई म अहिले तपाईँलाई कन्ट्याक्ट गर्छु नि है हवस् हवस् हवस्